हलो साथी म पनि ब्याङ्लोर आएको छु यहाँनिर खानासाना खानु जाऔँ भनेको घुम्नु पनि थाहा भएन यहाँ राम्रो खाना मिठो चखिलो कहाँ पाउँछ तिमीलाई थाहा छ होला मलाई एड्रेस भनिदेऊ त हुन्छ